मैले एउटा एमाजोनबाट टि सर्ट मगाएको थिएँ त्यो चाहिँ यति राम्रो थियो नि टि सर्टको कपडा पनि राम्रो चिप्लो चिप्लो थियो कलर पनि एकदम राम्रो मलाई एकदम सुहाउने त्यसको दाम पनि साह्रै बेसि थिएन ठिकैको थियो एकदम दामी थियो क्या